हजुर है हाम्रोमा चाहिँ हामी चाहिँ है हेल्थ सेन्टर पुग्नुलाई त्यस्तै दुई तिन घन्टा लाग्छ यहाँदेखिको टाढो बाटो हो है अनि त्यहाँबाट है आफ्नो हेल्थ सेन्टरमा चाहिँ है जतिसक्दो उनीहरूले प्रायः जस्तो भएको दबाई दिन्छ नहुने आफूले पे गरेर खानुपर्छ